सुन्दैछु त के अरे अहिले अलिक खाली नै छ एक दुईवटा काम गर्दैछु सानोतीनो

हुन्छ आउनुहोस् न अहिले एकछिनमा ए भइहाल्छ भइहाल्छ आउनुहोस् न हुन्छ कुन चाहिँ गाडी पो हो तपाईँको त

अँ सुन्दैछु त भन्नुहोस् न त्यस्तै छ अब नेटवर्क नै त्यस्तै छ सामानहरू त लिएर आउनु पर्छ के के फेर्नु छ लिएर आउनुहोस् न चलेको जति लाइदिन्छु नच

भइहाल्छ

गाडी छिट्टै भइहाल्छ तपाईँ कतिबेलातिर आउनु कतिबेलातिर ए हुन्छ हुन्छ तपाईँ आउन्जेल म अरूको गाडी बनाइसक्छु होला त्यतिबेलासम्म त्यो अलिकति रनिङ काम रनिङ काम छ हौ ए भइहाल्छ यो गाडी एउटा छ सक्नु आँटेको छु त्यो रनिङ अलि अलि काम छ दैलो अलिअलि हल्ला गर्दै छ त्यो बनाउनु छ त्यो

तपाईँ त्यो सेटै ल्याउनुहोस् है त्यो त्यो सेटै सेटै बोकेर आउनुहोस् ल ल ल ल